हेलो अनाया राईको प्यारेन्ट्स बोल्नु भएको ए म हिमाली स्कुलबाट प्रिन्सिपल बोलेको कि ए गुड इभिनिङ ओ म अनाया ए मैले क्या उयो स्कुलमा अनाया सबै सब्जेक्टमा राम्रो छ कि तर अलिक म्याथमा चाहिँ अलिकति यसपालि अलिकति कम्ती ल्याएको छ उसको मार्क्स त हो त्यसले गर्दाखेरि चाहिँ हामीले स्कुलमा उयो गर्दैछ एक्स्ट्रा क्लासेसको लागि क्या ऊ यो गर्दैछ क्लासेसहरू निकाल्दैछु कि हामीले फोर्टी मिनट एक्स्ट्रा क्लासेस अन्त तिन बजि उतादेखिको चाहिँ हुन्छ थ्री फोर्टीसम्म हुनेवाला छ यो क्लासेस हो जो जो चाहिँ अलिक फिप्टीभन्दा चाहिँ अलिक कम्ती ल्याउनेहरूलाई चाहिँ एक्स्ट्रा क्लासेस दिउँ भनेर हामीले यस्तो सोच्दैछ स्कुलको सबै हजुर सबैजना मिलेर चाहिँ गरौँ भनेर स्टाफको उयसले डिसिजनले क्या त्यसले गर्दाखेरि चाहिँ अब उसलाई पनि लिन्छु भनेर चाहिँ तपाईँहरूको पर्मिसन माग्नुको लागि नि त्यही कारण गरेको थिएँ अब यही विकबाट सुरु हुन्छ कि सबै प्यारेन्ट्सहरूको ऊ यही छ अग्री नै गर्नु भएको छ हो त्यस्तो कै पर्दैन पनि यही अब स्कुलको उयोबाटै भइहाल्छ हो एक्स्ट्रा फिहरू के पर्दैन त्यही अब नानीहरूको फ्युचरहरूको लागि राम्रो होस् भनेर नि अब उनीहरूको बोर्डहरू पनि आउनु आँटेको छ त्यसले गर्दा हामीले एक्स्ट्रा क्लासेस लिइदिएको क्या ए हुन्छ हजुर केही अब्जेक्सन छैन होला नि है ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ